राज्यको प्रमुख धार्मिक स्थल वा पूजा स्थलहरूमध्ये मन्दिरहरू मस्जिदहरू चर्च गुम्बाहरू आदि पर्दछन् यीमध्ये केही स्थल वा क्षेत्रहरूको नाम बताउनु पर्दाखेरि भारतमा सबैभन्दा महत्वपूर्ण र फेमस धार्मिक स्थलहरूको नाममा केदारनाथ जो चाहिँ उत्तरखण्डमा अवस्थित छ त्यसको आउँदछ त्यसपछि गङ्गा रिभर जहाँ मान्छे गङ्गा रिभरलाई पुज्न जानु हुन्छ बनारसमा अनि छेउछाउको धार्मिक स्थलहरूको कुरा गर्दाखेरि दार्जिलिङ डिस्ट्रिक्टमा अवस्थित महाकाल धाम सिन्चेल धाम इत्यादि पनि छन् यसै सम्बन्धित गुम्बाहरूको नाम भन्दाखेरि दार्जिलिङ डिस्ट्रिक्टमै अवस्थित डाली गुम्बा पनि एक प्रकारको फेमस धार्मिक स्थल नै हुन् त्यसपछि यस्तो अन्य अरू अरू पनि नामहरू छन् जो चाहिँ राज्यभित्र छ